यस्तो एक वर्ष भित्रमा है कुनै पनि अवा अविश्वासनीय कुरा चाहिँ त्यस्तो त खासै केही भएको छैन हुन चाहिँ हुन चाहिँ थुप्रै नै भएको छ तर अब त्यसमा चाहिँ मलाई सबैभन्दा एकदमै झलझल आँखामा आइरहने चाहिँ म मेरो है बाइकिङमा चाहिँ मलाई एकदमै इन्ट्रेस्ट छ र बाइकहरू माथि पनि मेरो थुप्रो इन्ट्रेस्ट भएको कारणले गर्दाखेरि चाहिँ अहिलेको फिलहालमा अहिलेको फिलहालको चाहिँ एउटा लेटेस्ट बाइक है ट्राइम्फको आर थ्री भनिन्छ रकेट आर थ्री भनिन्छ छ है यो चाहिँ एकदम बाइकभरि चाहिँ सबैभन्दा ठुलो सिसी भएको सबैभन्दा ठुलो इन्जिन भएको बाइक मानिन्छ है र मैले मैले सोचेको थिइनँ कि अचानक त्यो बाइक म त्यसरी है गाडी कुद्दै कु कुद्दै गरेको चाहिँ मेरो आँखाले देख्न पाउँछु भनेर चाहिँ मैले कहिले सोचेको थिइनँ मैले सधैँ त्यस्तो यो बाइक चाहिँ मैले है फोनद्वारा तथा अब टिभीमा चाहिँ मैले देखेको देखिन्थेँ होइन देखेको देखिने गर्थ्यो तर मैले कहिले सोचेको थिइनँ कि मेरो छेउबाट चाहिँ है मैले एकदमै लाइभ यो बाइक हेर्न पाउँछु भनेर चाहिँ मैले एकदमै दस मनमा एक मन पनि सोचेको थिइनँ र त्यो घटना चाहिँ मलाई अहिलेसम्म पनि एकदमै आँखामा झलझली छ र त्यो त्यो बाइकको अगाडि पछाडिको तस्विरहरू चाहिँ मलाई एकदमै अझसम्म पनि एकदमै आँखामा आउँछ र त्यो त्यो पल सम्झँदाखेरि चाहिँ एकदमै रोचक लागेर आउँछ